मलाई पिजा बनाउनु चाहिँ धेरै मन लाग्छ तर पिजा बनाउने सामाग्रीहरू के के चाहिन्छ त्यो पनि थाह छैन अनि पिजा बनाउनुको लागि सामान त्यो पकाउनुको लागि ऊ सामानहरू हुनुपर्छ त्यो सब हाम्रोमा एभाइलेवल हुँदैन त्यसको लागि चाहिँ मलाई धेरै नै अप्ठ्यारो पर्छ बनाउनु त चाहन्छु तर बनाउनै सक्दिनँ हाम्रो ग्रामीण एरिया भएकोले गर्दा त्यो सब सामानहरू पाउँदैन पाउनुलाई धेरै अप्ठ्यारो पर्छ त्यही भएर मलाई चाहिँ पिजा बनाउने चाहिँ रहर चाहिँ छ तर पुरा गर्न सक्दिनँ